हजुर हजुर

हजुर हजुर धान धान रोप्नुको लागि चाहिँ होइन जुन जुनहरूमा होइन अब जुनमा जुनमा चाहिँ यसलाई बिउ लगाउनुपर्छ होइन अनि के भन्छ बिउ लगाउनको लागि चाहिँ धानको अब उयो हुन्छ नि त्यो खेत होइन खेतमा चाहिँ मलहरू लगाएर होइन अब त्यसलाई जोतेर त्यहाँदेखि जोतेर अलिक हिलो हिलो बनाउनुपर्छ होइन पानी पनि चाहिन्छ अलिक होइन पानी पनि लगाएर चाहिँ अन्त त्यहाँदेखि पानीहरू लगाएर होइन मजाले उयो गरेपछि चाहिँ धानको बिउँ त्यसमा फेरि लगाउनुपर्छ होइन लगाएर त्यहाँदेखि जुलाईहरूमा चाहिँ धान रोप्छ होइन अन्त जुलाईहरूमा चाहिँ खेत खेत हुन्छ खेतहरू ताछेर होइन सबै रेडी गरिसके सकेपछि हिल हिलो गरेर पानीहरू लगाएर होइन त्यहाँदेखि चाहिँ रोप्नुपर्छ होइन रोपेर चाहिँ अनि मतलब त्यस्तै गरेर चाहिँ अब रोप्छ होइन कोदो त होइन कोदोलाई त त्यही जुनहरूमै कोदोको बिउ राखेर होइन जुलाई जुलाईदेखि अगस्तहरूसम्म रोप्छ होइन तर को कोदो चाहिँ अलगै रोप् मतलब सुक्खा टाइपले रोप्नुपर्छ होइन जोतेर खनेर होइन अन्त धान चाहिँ अब पानी चाहिन्छ तर कोदोलाई चाहिँ चाहिँदैन नि त पानी होइन सुक्खा सुक्खा चिजले खनेर चाहिँ रोप्नुपर्छ हो धानलाई चाहिँ फेरि हिलोमा यसरी हिलोमा रोप्छ होइन कोदो चाहिँ बारीमा त्यतिकै सुक्खा बारीमा रोप् रोप्छ होइन त्यसरी त्यसो गर्छ कोदो हजुर धान त छिटो पाक्छ नोभेम्बरहरूमा पाक्छ हो नोभेम्बरदेखि दिसम्बरको फर्स्ट विक हप्ताभित्रमै पाक्छ होइन अनि कोदो चाहिँ अलिक पछाडि पाक्छ दिसम्बरको लास्टहरूदेखितिर पाक्छ अलैँची अलैँची चाहिँ अलैँचीको झ्याङ हुन्छ नि अब त्यो ठुल्ठुलो अलैँ रोपेको हुन्छ नि त्यसको झ्याङबाट चाहिँ निकालेर होइन मतलब एक एकवटा गरेर चाहिँ रोप्नुपर्छ दुईवटा दुईवटा बोट या त एउटा एउटा होइन त्यो खनेर हो मलहरू लगाएर अन्त त्यसरी रोप्छ तर अब वरिपरि चाहिँ त्यसको अलैँचीको बोट छँदैछ बोटहरूमा चाहिँ पानीहरू चाहिँ जम्नु हुँदैन त्यो रोप्दा पनि न त कुँहिन्छ नि त अदुवा अदुवा त अप्रेलहरूमा रोप्छ हो अदुवा रोप्दा चाहिँ त्यो खनेर होइन ड्याङ ड्याङ उठाएर अन्त रोपेर पत्करले छोपिदिनुपर्छ त्यसलाई चाहिँ अदुवालाई चाहिँ हुन्छ